मलाई मौसम मौसमबारे कुरा गर्दाखेरि चाहिँ मलाई प्राय सबै मौसम मनपर्छ मान्छेलाई मानिसले मानिसलाई सबै ब हिउँदो बर्खादेखि लिएर सबै मौसम चाहिन्छ है अन्त मलाई एकदम रुचि राख्ने र मेरो मनपसन्द मौसम भन्नुपर्दा चाहिँ हिउँदो हो मलाई साह्रै विन्टर चाहिँ मलाई साह्रै मनपर्छ विन्टरमा विन्टरको क्लाइमेट मौसम एकदम चिसो हुस्से लागेको त्यो दृश्य चाहिँ मलाई एकदमै मनपर्छ अँ त्यस टाइममा त्यो टाइममा हामी एकदम रमाइलो गर्ने गर्छौँ घुम्ने गर्छौँ टाढा टाढा घुम्नु जाने गर्छौँ त्यो त्यो टाइममा हामी वनभोज खान पनि जान्छौँ एकदमै त्यो चाहिँ मेरो मेरो मनछेउको एकदम मेरो मनछेउको मनले छुने मौसम हो त्यो मौसममा हामी त्यस्तो गरम पनि त्यस्तो गरम पनि फिल गर्नुपर्दैन एकदम चिसो मलाई मनपर्ने भनेकै चिसो हो त्यस कारणले पनि मलाई एकदमै यो मौसम चाहिँ मनपर्छ